स्कुलमा त अब राम्रै छ अहिले हैन पढाउँछ कम्प्युटरहरू एकदम एभेलेबल सिकाउँछ हाम्रो नानीहरूको स्कुलमा पनि एकदम कम्प्युटर चाहिँ कम्पल्सरी दिएको छ अब एउटा एउटाकै कुरा उसमा अब सब्जेक्ट वाइज छ अब अब मनडे टु फ्राइडेसम्म बिचमा एकदिन गराउँछ कम्प्युटर चाहिँ सिकाउँछ अहिले कम्प्युटर सिक्नु त कम्पल्सरी सिक्नैपर्छ अहिलेको जेनेरेसनमा हैन अहिलेको उसमा सिचुवेसनमा कम्प्युटर सिक्यो भने चाहिँ अलिक राम्रो पनि हुन्छ नानीहरू ट्यालेन्टेड हुन्छ स्कुलमा त अब कम्पल्सरी दिन्छै दिन्छै एक दुइटा तर कम्प्युटर भए पनि